युवा पिँढीहरू चाहिँ सांस्कृतिक परम्परालाई चाहिँ त्यति पालन नगरेको जस्तै लाग्छ मलाई चाहिँ आजकल चाहिँ त्यसको मुख्य कारण त त्यही युवा पिँढीलाई नदिएर घरका आमा बाउहरूलाई पनि जान्छ किनभने चाहिँ घरका आमा बाउहरूले चाहिँ के सोच्ने गर्छन् भने चाहिँ जति सांस्कृतिक परम्परालाई मानेन जति नेपाली भाषालाई भुल्दै गयो नेपाली भाषा नजान्नु इङ्लिसपट्टि रुचि देखाउनु इङ्गलिस गाना सुन्नु मोर्डन लुगाहरू लगाउनु सांस्कृतिक भेषभूषा नलागाउनु त्यही त्यो गर्दाखेरि चाहिँ आमा बाउ पनि ज्यादा नानीले प्रगति गरेको जस्तो सोच्ने र त्यस्तो मा चाहिँ खुसी भएर चाहिँ अझ उत्साह दिने नयाँ नयाँ मोर्डन हुनुमा र सांस्कृतिक परम्परा लगायो भने चाहिँ त्यो हाम्रो समाजले चाहिँ गरिबले खालि लगाउँछ भन्ने सोच भएको हुनाले गर्दाखेरि चाहिँ देखावटीको लागि पनि मोर्डन हुन खोज्ने त्यस्तो कुराहरूले गर्दाखेरि चाहिँ सांस्कृतिक मूल्यहरू धेरै खस्कँदै गएको मलाई लाग्छ